स्थानीय सरकारको केही पहल वा नीतिहरूले कालेबुङ जिल्लामा महत्त्वपूर्ण प्रभाव पारेको छ अनि यो पहलहरू अथवा नीतिहरूले चाहिँ जिल्लाको समग्र विकास अनि वृद्धिमा पनि एकदमै ठुलो प्रभाव पारेको छ अनि जिल्लाका सरकारी कार्यहरूलाई कार्यलयहरूले दिने सेवाको बारेमा म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यो एउटा सरकारी पहल अनि नीति विकासमा को प्रभावमा चाहिँ एउटा छ द्वारे सरकार अनि यो द्वारे सरकार चाहिँ के हो भन्दाखेरि चाहिँ द्वारे सरकारले चाहिँ विभिन्न गाउँ गाउँमा गएर एउटा शिविर राख्ने गर्दछ अनि यो शिविरमा चाहिँ विभिन्न कामहरू जमिनको कागजपत्रको कामदेखि लिएर रासन कार्ड बनाउने कामदेखि लिएर विभिन्न सर्टिफिकेट एसटी एससी ओबिसीको सर्टिफिकेटहरू बनाउने कामदेखि लिएर विभिन्न कामहरू गर्ने गर्दछ अनि यो विभिन्न ठाउँ ठाउँमै आएर अनि गाउँमै आएर यो शिविर राख्नले गर्दाखेरि चाहिँ विभिन्न खर्च नलागेर हामी गाडी भाडा तिरेर विभिन्न ठाउँहरूमा गएर पर्खेर यो काम गर्नु पर्दैन आफ्नो घर आँगनमै आएर हामीले कम्ती बिना सित्तामा पैसा पनि नलागिकिन चाहिँ यो विभिन्न डकुमेन्टसहरू यी विभिन्न कागज पत्रहरू चाहिँ हामीले बनाउन सक्छौँ अनि यो चाहिँ यो शिविर लाग्नु थालेर चाहिँ हामीलाई एकदमै गाउँवासीहरूलाई चाहिँ एकदमै राम्रो भएको छ अनि यो द्वारे सरकार लाग्नुभन्दा अगाडि चाहिँ हामीले कुनै पनि डकुमेन्टस भयो ओबिसी सर्टिफिकेटहरू भयो योहरू बनाउनुको निम्ति चाहिँ हामी कालिम्पोङमा कार्यलयमा बिडिओ अफिसमा जानुपर्थ्यो अनि फेरि फर्केर आएर चाहिँ एउटा डकुमेन्टस एउटा ओबिसी सर्टिफिकेट बनाउनु पनि हामीलाई चाहिँ तिन वर्ष एक वर्ष दुई वर्ष तिन वर्ष लाग्ने गर्दथ्यो भने यो काम चाहिँ द्वारे सरकार आएर चाहिँ एकैदिनमा भइरहेको छ यो विभिन्न स्रटिफिकेटहरू चाहिँ एकै दिनमा उहाँहरूले बनाएर दिइरहनु भएको छ यो एकदमै कालेबुङवासीहरूको निम्ति चाहिँ यो एकदमै महत्त्वपूर्ण उपलब्धि हो अनि त्यसरी नै एमजिनरेगा यो पनि कालेबुङमा एमजेनरेगाको तपाईँहरूले देखिरहनु भएको छ विभिन्न बाटोहरू विभिन्न झोडाहरू गर्ने कामहरू भइरहेको छ अनि यसमा हन्ड्रेड डेजको कामहरू पनि यहीँनिर पर्छ अनि यो कामले गर्दाखेरि चाहिँ गाउँवासीहरूलाई चाहिँ एकदमै पेट पाल्नको निम्ति चाहिँ एकदमै यो पैसाले चाहिँ उनीहरूले यो काम पेट पाल्न सकिरहेका छन् निम्न वर्गीय नेपाली कालेबुङवासीहरूले यो यो कामले गर्दाखेरि चाहिँ उनीहरूलाई एकदमै आफ्नो जीवन धान्न सजिलो भइरहेको छ किनभने चाहिँ यो काममा चाहिँ अनि सबैवटा फेसिलिटीहरू हुन्छ अनि हस्पिटल भयो अनि काम गर्दाखेरि काट्यो ओऱ्यो भने पनि यसबाट धेरै पैसा पनि पाउँछ अनि त्यहाँनिर आफ्ना स साना नानीहरूलाई लिएर जाँदा पनि हुन्छ त्यहाँनिर नानी हेर्ने पनि व्यवस्था मिलाइएको हुन्छ यसरी नै चिया खाजा चिया बाँड्ने पनि दुईपल्ट चिया बाँडिन्छ दिनमा यो सबै प्रबन्धहरू मिलाइएको हुन्छ यो एमजिनरेगाको काम एकदमै सजिलो हुन्छ एकदमै पुरुषले मात्र नभएर अठार वर्षदेखि उँभोको स्त्रीहरूले पनि यो काम चाहिँ गर्न सक्छन् अनि त्यसेरी नै अर्को कालेबुङवासीहरूको निम्ति अर्को एउटा स्किम छ यो हो प्रधानमन्त्री आवास योजना अनि यो प्रधानमन्त्री आवास योजना पनि विभिन्न पञ्चायतबाट एकदमै आर्थिक स्थिति कमजोर भएको जसको घर पनि नभएको यी मानिसहरूले चाहिँ आफ्नो आधार कार्डको माध्यमले यो स्किम पाउने गर्दछन् अनि यसमा पनि एउटा दुईवटा रुम भएको एकदमै राम्रो घर बनिने गर्दछ यो प्रधानमन्त्री आवास योजना वर्षमा पन्ध्र सोह्रवटा एउटा जिपीबाट पन्ध्र सोह्रवटा घरहरू बनिने गरिन्छ गर्छ अनि वर्षै पछि यो प्रधानमन्त्री आवास योजना चाहिँ आइ नै रहन्छ अनि यो प्रधानमन्त्री आवास योजनामा चाहिँ पैसा एकैचोटि नदिएर बिस्तारी बिस्तारी दिएर अनि कस्तो घर बनाइँदैछ हरेक पल्टको त्यो फोटोहरू खिचेर लाने गर्दछन् अनि एकदमै जसको घर छैन एकदमै राम्रो प्रकारले जिपीबाट हेरेर कसको घर छैन कसको छ यो सबै खोज तलास गरेर अनुसन्धान गरेर मात्र यो प्रधानमन्त्री आवास योजना दिइन्छ अनि यो पनि कालेबुङवासीहरूले पाउने एकदमै यो सरकारी सहुलियत मध्ये एउटा हो र यो कालेबुङवासीहरूले चाहिँ सरकारी सहुलियत अथवा नीतिहरूले गर्दाखेरि चाहिँ समग्र विकास अनि वृद्धिमा चाहिँ यो नीतिहरूले चाहिँ कालेबुङवासीको निम्ति चाहिँ एकदमै ठुलो प्रभाव परिरहेको छ